हजुर ए तपाईँ लिल बहादुर चाहिँ सेर्पा बोल्नुभएको हो ए हजुर तपाईँको म ब्याङ्कबाट बोलेको कि एसबिआई ब्याङ्कबाट अन्त तपाईँको यो पर्सनल लोनको लिनसक्नु हुनेरहेछ कि अन्त तपाईँले के लिन चाहनुहुन्छ भने लिन चाहनुहुन्छ पर्सनल लोन हेरी हेरी छ अब दुई लाखको पनि छ होइन त्योभन्दा बेसी एमाउन्टको पनि गर्नु सक्नुहुन्छ जस्तै चार लाखको पनि छ इन्ट्रेस्ट चाहिँ एट पोइन्ट नाइन पर्सन्टेज गरेर छ तपाईँले अब पैसा तपाईँको पछि गएर एकैचोटि तिर्छु भन्दा पनि तपाईँले लङ सममा पनि तिर्न सक्नुहुन्छ अनि तपाईँको मन्थली तपाईँको स्यालरीबाट पनि काटिने सिस्टम पनि छ होइन तपाईँले कस्तो प्रकारले अब फर्म भर्नुहुन्छ त्यही हिसाबले हुन्छ हजुर त्यही त त्यसको लागि त ब्याङ्कै आउनुपऱ्यो कि ब्याङ्क आएर एसबिआईमा आएर तपाईँले यो नम्बरमा कल गरे पनि हुन्छ हामी त्यहीँ नै रहन्छौँ अनि तपाईँले आउँदाखेरि तपाईँको आधार कार्ड पेन कार्ड त्यति चाहिँ अन्त ब्याङ्कको पासबुक तपाईँको हो त्यति त लिएर आउनुपऱ्यो अरू अरू अरू लोनहरू पनि छ तपाईँले अरू अरू लोनहरू पनि लिन चाहनुहुन्छ भने लिन सक्नुहुन्छ होम लोन छ होइन त्यो एउटा अरू अरू लोनहरू पनि आएको छ नयाँ गभर्मेन्टको नयाँ स्किम एकदमै राम्रो छ अनि तपाईँले लिन सक्नुहुन्छ हुन्छ एकपल्ट ब्याङ्क हुन्छ एकपल्ट ब्याङ्कमा आ आइदिनु होस् न ल कहिले आउनुहुन्छ ट्युसडेमा हजुर हजुर हुन्छ हुन्छ हुन्छ स्याटरडे सन्डे त अलिकति कोही बेला बन्द हुन्छ ब्याङ्क अरू बेला त खुल्लै हुन्छ आउन सक्नुहुन्छ हुन्छ हुन्छ हुन्छ हवस् थ्याङ्क्यु